मेरो काम वा शिक्षाको बारेमा तपाईँहरूलाई यति जानकारी मात्र दिन चाहन्छु म चाहिँ कम्ती क्लास पढेको छु त्यो किनभने पहिला स्कुलहरूको असुविस्ता थियो र यति मात्रै पढ्नसकेको कारण सानोमै बिहे भएको कारणले अहिले म कामकाजमा खेतीबारी गर्छु खेतीबारीमा कमाउने गर्छु सागसब्जी लगाएर कमाउने गर्छु शिक्षा शिक्षक पढ्न सकिनँ यस कारणले आज खेतीबारीमै म काम गर्न तयारी भएको छु सागसब्जी लगाएर उमारेर खाने गर्छु कम्ती क्लास पढेको र छिट्टै बिहे गरेको कारणले कामकाज यसरी नै गर्छु